यहाँ चाहिँ दसैँहरू मनाउँदाखेरि चाहिँ एकदम धुमधामसँगले हुन्छ फुलपासो फुलपाती दिउँसो शोभा यात्रा भन्छ के भन्छ त्यहाँनेरि धुमधाम मनाइन्छ अब कति दिनसम्म अब पूर्णेसम्म त अब मान्छेको चाडबाड नै हुन्छ अब मान्छेहरू पाहुनाहरू थुप्रै हुन्छन् घरमा पूर्णेसम्म त आउँछन् मान्नु त्यहाँनेरि अब खानेकुरादेखि लिएर सबलाई अब आसिक थाप्नु दसैँमा आउनु हुन्छ सबजना भेटघाट हुन्छ सबसँग रमाइलो हुन्छ अन्तखेरि टाढो टाढोबाट पनि आएको हुन्छ त्यसले गर्दा भेटघाट हुन्छ अब नभेट्नेहरू त्यहाँ चाडबाडमा चाहिँ भेटघाट हुन्छै हुन्छ त्यसले गर्दा अब हाम्रो चाड त त्यस्तो हो अब फेरि लक्ष्मी पूजा भन्छ त्यहाँ ती पटेकाहरू पड्काएर नानीहरू एकदम खुसी हुन्छ रमाइलो गरेर घरमा यसो नाच गान गरेर केटा केटीहरूले खुसियाली मनाउछ त्यसले गर्दा अब हामीलाई खुसी लाग्छ नानीहरू नाचेको देखेर खुसी लाग्छ त्यसले गर्दाखेरि अब घरमा अलिकति रमाइलो हुन्छ छोरा नाता नातिनी भएको र नभएको एउटा हुँदैन घरमा सब कुरो उज्यालो पार्छ नाता नातिनीहरूले घरमा छोराहरू सबजना भेला भएर एउटा मनोरन्जन गर्छ घरमा केटा केटीलाई यसो गाउँ घरतिर कता पूजा आजातिर सरस्वती पूजाहरू भयो दु दुर्गा पूजाहरूतिर सबतिर नै हामी घुमाउँछौँ चाडमा अन्त माघे सङ्क्रान्तिको बेलामा पनि अब दसैँ भने तिहार भने तिहारतिर चाहिँ सेलरोटीहरू पोलेर अब यसो खा खाना छिटोको लागि कोही खाना भातहरू नखानेहरू आउनु हुन्छ त्यो नखाने तल थुप्रो घरमा खाएर आएको चिया मात्र खान्छु भन्ने हुनु हुन्छ त्यसले गर्दाखेरि अब यसो सेलरोटी सेलरोटीहरू पोलेर यसो ख सुक्खा सुक्खी मिठाईहरू ल्याएर राखेर अब केराहरू चिउराहरू के के हुन्छ त्यस्तै खा खा खानेहरू दिन्छ अन्त देउसी भैलोमा पनि ढुक्क अब हुन्छ हामीलाई किनभने देउसी भैलो खेल्नेहरू आउँछन् देउ यसरी संस्कृतिहरू उयसमा देउसी भैलो खेल्ने भैलेनी आयोहरू पनि खेल्छ देउसीहरू अब चाडहरू एकादशीसम्म मनाउछन् क्यारे बाजा पार्टीहरू आउँछन् त्यसले गर्दा भैलेनी आयो आँगन बढारी कुढारी राख न औँसीको दिन गाई तिहार हो भैलो भैलो भैलो भन्दै जाऊँ सारा संसार डुल्दै जाऊँ औँसीको दिन गाई तिहार हो भैलो गाईको नाम त गाजु लक्ष्मी पूजा आजु औँसीको दिन गाई तिहार हो भैलो हिजो आउने धोबी चेली आज आउने भैलेनी हे औँसीको दिन गाई तिहार हो भैलो